अहिले त धेरै विकास भएको छ नि किनभने अब अब हामी नै हो पहिला दाउरामा पकाएर खाने हो दाउरामा पकाउँथ्यौँ पत्थर कोइलामा पकाएर खान्थ्यौँ हो अहिले चाहिँ अब हेर्नुहोस् त अहिले त अब ग्यासहरू आएको छ है टेक्नोलोजी त्यो इलेक्ट्रिकको उयो चुल्हाहरू पनि आएको छ त्यसरी पनि मान्छेले पकाएर खान्छ है अब धेरै धेरै धेरै नै एडभान्स भएको छ नि अब के अरे पहिलाको हेरेर त अहिले त केही छैन सबै ब बढेर गएको छ राम्रो भएको छ हो यस अब भएकै हो नि राम्रो भएकै हो नि अब अझै पनि राम्रो हुन्छ होला सायद अझै योभन्दा एडभान्स पनि हुन्छ होला सायद है अबको नानीहरूले पनि त्यो भेट्छ होला अझै राम्रो राम्रो राम्रो राम्रो नै भइरहोस् है दुःख चाहिँ पहिला थियो अहिले चाहिँ छैन दुःख